यहाँबाट चाहिँ हामी तल रेली गएको बाटो पनि त्यस्तै छ है त्यहाँनिर स्यालदेखिन् लेएर चितुवा सितुवा सबै भेटिन्छ अब कुखुरादेखिन् लिएएर झारलदेखि लिएएर सबै कुरा भेटिन्छ है मजा पनि आउँछ ट्रेकिङ गर्नु हत्तपत्त अब सक्दैन मान्छेहरू ट्रेकिङ गर्नु तर अब जनावरी जन्तुहरू चाहिँ धेरै भेटिन्छ त्यहाँनिर अब खोलाहरू झरिन्छ है धेरै कुराहरू त्यहाँनिर छ अब साथीभाइहरूसँग जाँदा कोही बेला ठट्टाइ पनि हालिन्छ मारी पनि हालिन्छ खाइ पनि हालिन्छ सबै कुरोहरू अब भेटिन्छ साँपदेखिन् लेएर ठुल्ठुलो जनावरहरूदेखिन् लिएर सबै कुरा नै पाइन्छ अब मजा पनि आउँछ ट्रेकिङ गर्नुमा